मलाई त साह्रो घुम्नु जानु मनलागेको छ कता कता जानु मनलागेको छ जस्तो भयो कि दार्जिलिङमा होइन कस्तो हिउँ पर पर्छ अरे त्यो पनि हेर्नु मनलागेको छ एक दिन नानीहरूलाई लिएर जानुपर्ने छ त्यो सुन्तलाघारीहरू क्या सुन्ताला पनि कस्तो मजाले रातो र पहेँलो भएको हुन्छ अरे हो त्यहाँदेखि कहाँनिर अब त्यो धुपीको घा धुपीको गाछहरूको त्यहाँनिर फोटोहरू खिच्न मनलागेको छ हो त्यहाँदेखि उता कता कता घुम्ने मन त साह्रै छ नि त्यो पाहाडहरू हेर्नु मनलागेको छ हो हाम्रो त यता गरम जग्गा काहीँ त्यो चियाको बगैचादेखि त अरू यताउति जानै पाउँदैन त्यो जग्गाहरू चाहिँ पुरा जानु मनलागेको छ मलाई कस्तो चाहिँ होला है दार्जिलिङ भन्ने जग्गा चाहिँ अन्त मैले त कानमा सुनेको छु हो क्या त दार्जिलिङ चाहिँ हिउँ पर्छ अरे सिमसिम पानी आइरन्छ डुसे लागिरहन्छ मलाई पनि गएर पुरा हेर्नु मनलागेको छ त्यो धुपीको घा घारीहरू त्यो सुन्तलाको बगैँचाहरू हो पाहाडहरू त्यहाँदेखि त्यो पाहाडबाट सिमसिमे पानी झरनाहरू बगेको कति दामी होला है घुम्ने जग्गा त त्यहाँनिर

अन्त पाहाड पर्वत छेउछेउमा बरफहरू झरेको कस्तो मजाको होला